मैले मेरो बगैँचामा व्यवस्थित गर्नको लागि चाहिँ मैले धेरै अब रासायनिक उयेसहरूको युज गर्नुपर्छ होइन औषधीहरू युज गर्नुपर्छ कारण अब जस्तै मेरो घरमा मेरो सुन्तला बगान छ त्यो बगानमा खुम्लेकिरा लाग्छ है त्यो खुम्लेकिरा लागेपछि त्यसलाई हामीले सफा गर्नुपऱ्यो कोट्ट्याउनुपऱ्यो निकाल्नुपऱ्यो त्यहाँदेखि दबाई लगाउनु पऱ्यो त्यसलाई मार्नुको निम्ति या कमिला लाग्छ कमिला लागेपछि त्यो कमिलालाई के के गर्नुपर्छ औषधी लगाउनुपर्ने के गर्नुपर्ने त्यसलाई मार्नु पऱ्यो अनि मात्रै जस्तै सुन्तलाको एउटा रुख बिरुवा रुखमा त्यसलाई बिचबाट एउटा खुम्लेकिरा टाइप एक किसिमको किरा पाइन्छ त्यो किराले दुलो पारेर जान्छ र त्यो बगैँचालाई त्यसलाई व्यवस्थित गर्नुको निम्ति हामीले त्यो रुख त्यो किराले त्यो रुख खाइदिइसकेपछि त्यसलाई हामीले रुवामा पेट्रोल लगाएर त्यसलाई हामीले त्योभित्र त्यही दुलोमा हालेर चाहिँ माटोले पुरिदिन्छौँ र त्यो गर्दाखेरि त्यो रुखलाई त्यो जुन भित्र भएको किरा चाहिँ त्यो पेट्रोलको गन्धले त्यो मर्छ र त्यसरी नै हामीले हाम्रो बगानहरू व्यवस्थित गर्छौँ अनि गाउँघरमा फुलको फुलहरूमा हामीले जस्तै दबाई भिटामिनको स्प्रे गर्छौँ होइन भिटामिन क्याल्सियमहरू स्प्रे गर्नुपर्छ त्यो भिटामिन क्याल्सियमको स्प्रे जब हाम्रो चिचिला लाग्छ चिचिला लाग्दाखेरि हामीले भिटामिनको स्प्रे गर्नैपर्छ नत्र भने त्यो चिचिला सबै झरेर जान्छ त्यसले गर्दाखेरि मात्रै हाम्रो बगानलाई व्यवस्थित गरेर राम्रोसँगले त्यसले उब्जाई दिनुसक्छ र फल दिनसक्छ